अब हामी त हिन्दू नै हो म हिन्दू धर्म नै मान्छु अनि हाम्रै हिन्दू परम्परा अनुसार चाहिँ हामी दसैँ तिहारहरू मनाउँछौँ तिहारमा हामीहरू देउसी भैलो खेल्छ त्यो देउसी भैलो खेल्ने पनि अब धेरै प्रकारको उयो छ कसैले त्यसलाई दुर्गाको यसमा लान्छ कसैले रामको अनि एउटा चाहिँ देउसी खेल्दाखेरि चाहिँ हाम्रो नानीहरूले बलि राजाले पठाएको देउसीमा पनि मनाउँछ भैलोमा पनि आउँछ बलि र हामी आफै आएको होइन बलि राजाले पठाएको भनेर चाहिँ बलि चाहिँ एकदम हुन त हुन त दैत्य राजा थियो अन्त दै उसले चाहिँ एकदम शक्तिशाली थियो उसले त्यो सबै शक्तिशाली भएर उसले सबलाई जितेर चाहिँ धर्मको नाश गर्छ भनेर चाहिँ भगवान विष्णुले चाहिँ त्यो हर्नको लागि उसलाई त्यो दान जब दान गर्दै जाँदाखेरि आएको दान माग्नु आउँछ सानो बाहुन भएर आएर चाहिँ उसले दानमा दानमा चाहिँ भनेर के लान्छौँ लेऊ दान भन्दाखेरि पहिला सङ्कल्प गर मलाई खालि तिन भित्ता जमीन चाहिन्छ भनेदेखि सानो नानीको चाहिँ कति चाहिँ अब एक भित्ता कति चाहिँ उयो हुन्छ र तिन भित्ता कति हुन्छ र भनेर चाहिँ सङ्कल्प गरेर चाहिँ अन्त अँ म दिन्छु भनेर सङ्कल्प गरेर उयो गऱ्यो जब त्यति बेला चाहिँ अन्त भगवान विष्णु त्यो वा वामन त पहिला त्यही ठुलो भएर चाहिँ एक भित्ता नाप्दा उसको त्यो अब जमीन डल्लै नाप्यो अर्को भित्ता नाप्दा माथि स्वर्ग जम्मै उयो गर्यो नाप्यो अनि अब अर्को चाहिँ मैले कहाँ राखौँ भन्दाखेरि चाहिँ बलि चाहिँ यति निष्ठावान थियो उसको धर्ममा त्यसले उसले चाहिँ अन्त तालुमा यहाँ राखिदिनु भनेर चाहिँ तालुमा राखेर चाहिँ पताल भसाइदियो अरे अन्त र पनि के हुन्छ भने अब तिम्रो नाम चाहिँ रहिरहोस् भनेर चाहिँ त्यति बेलादेखि चाहिँ सबलाई भन्यो अरे उयो गर्नु सबलाई त्यही दिन त्यो दिनहरू बत्तीहरू बालेर देउसी भैलो खेल्नु अन्त त्यही बलि राजाले पठाएको भनेपछि त्यही त्यस्तै प्रकारले चाहिँ अन्त देउसीमा पनि भैलोमा पनि अहिलेसम्म पनि त्यही पहिला त त्यही पनि त्यो देउसीहरूमा यो जम्मै बलिको कथाहरू भन्नेगर्थ्यो आजकल चाहिँ त्यस्तोहरू छैन तर अहिले चाहिँ मोर्डनाइज भएको छ के के भन्छ